हेलो हेलो गुड मार्निङ ए म म अलिक गाडीको लोन गर्नुपऱ्यो भनेर फोन गरेको नि म चाहिँ बोलेरोको हजुर हजुर टप मोडलको

हजुर म त बेसी होइन त्यो रिफाइनेन्स गरौँ भनेर हो एक लाख जस्तोको चाहिँ गरिमागौँ भनेर नि लोन गरिमागौँ भनेर मेरै नाममा हुन्छ है हजुर अन्त अरू अरू चाहिँ के के चाहिन्छ त्यति नै आधार कार्ड आई कार्डहरू मात्रै